हाम्रो क्षेत्रमा मनोरञ्जनको थुप्रै क्रियाकलाप छ जस्तो अब हामीलाई यता चौरास्तामा सांस्कृतिक कार्यक्रमहरू हुइबस्छ जस्तै दसैँ तिहारतिर सांस्कृतिक कार्यक्रमहरू हुन्छ अनि त्यो मनोरञ्जनको लागि हामी थुप्रो प्रकारको खेलकुद पनि हुन्छ जस्तो फुटबल पनि हुन्छ र म्याराथान पनि हुन्छ त्यसको लागि अरू पनि त्यो पनि भएन अरू हाम्रो क्षेत्रमा सिनेमा हल आइनक्स भन्ने छ बिग बजारमा जसले गर्दा हामीले सिनेमा गएर हेर्नु सक्छौँ